मैले देखेका ट्य्राक्टरहरूका ब्रान्डहरू यस प्रकार छन् महेन्द्र ट्य्राक्टर सोनालिका ट्य्राक्टर कुवाटो ट्य्राक्टर आदि यी ट्य्राक्टरहरू विभिन्न काम विभिन्न कार्यहरूसित सम्बन्धित छन् जसमा खेतीपाती कृषकहरूसँग सम्बन्धित र व्यापार वाणिज्यमा सम्बन्धित खेत खेतीसँग सम्बन्धित सम्बन्धित ट्य्राक्टरहरूमा हलो जोत्नु हलो जोत्नु माटो मिलाउनु र बन्जर जमिन बाँजो जमिनलाई बाँजो जमिनलाई खनेर खनेर त्यसलाई मलिलो पार्नु जस्ता कुराहरूसँग सम्बन्धित छ भने व्यापारसँग सम्बन्धित हेर्दाखेरि ढुङ्गा माटो ढुङ्गा बालुवा आदि बोक्नका लागि बोक्नका लागि ट्य्राक्टर अहिले हालैमा प्रचलनमा चलिरहेको छ त्यसमा

ट्य्राक्टर एउटा शक्तिशाली ब्रान्ड हो शक्तिशाली गाडी हो जसमा जसको इन्जिन ताकतवरका साथ साथै विभिन्न धेरै धेरै सामान बोक्न सक्षम हुने गाडी हो र सोझै र जताततै जताततै हिँड्न सक्ने र त्यसको डिजाइन नै यस्तो प्रकारले गरेको हुन्छ जसको जो स खोला नाला आदितिर पनि सजिलोसँग नफस्ने हुनाले यो विभिन्न किसिमका कामहरूसँग सम्बन्धित रहेको पाइन्छ र यो परम्परा भन्दा चाहिँ कसरी बेग्लै छ भन्दाखेरि परम्परा परम्परामा जो खेतीपातीसँग सम्बन्धित हेर्नु हो भने हेर्नु हो भने एकजना कृषकले खेती एकजना कृषकले गोरू वा विभिन्न पशु पशुहरूलाई पशुहरूलाई जोत्नको रूपमा प्रयोग गर्दाखेरि लामो लामो कसरत र धेरै कसरत गर्नु पर्छ र त्यसमा पशुको र साथै मानिसको पनि मेहनत त्यति नै मेहनत त्यति नै ज्यादा लाग्छ त्यसको तुलनामा हेर्नु हो भने ट्य्राक्टरले एक वा दुई घण्टामा कम समयमा अधिक मात्रामा र धेरै धेरै ठुलो जमिनलाई सजिलैसँग जोत्न र त्यसलाई त्यसलाई खेतीपाती गर्नका लागि उपयोगी बनाउन भूमि प्रदान गर्न सक्छ यही कारणले गर्दाखेरि परम्परागत भन्दा यो कसरी फरक छ भन्दाखेरि पारम्परिक रूपमा काम गर्दाखेरि धेरै समय धेरै लगानी गर्न पर्ने तर त्यसको त्यसको कसरत पनि बेसी समय पनि बेसी लाग्ने हुँदाखेरि यसको सट्टामा यो आधुनिक वा यो टेक्नोलोजी यो ट्य्राक्टरहरू आदिले गर्दाखेरि कम समयमा अधिक मात्रामा अधिक मात्रामा काम गर्न पर्ने त्यसका साथ साथै मेहनत पनि कम लाग्ने हुनाले यो परम्पारगत तरिका भन्दा फरक किसिमको देखिन्छ त्यसरी नै व्यापारसँग सम्बन्धित हेर्नु हो भने ठुल्ठुला गाडीहरू गाडीहरूले गाडीहरू गाडीहरूले ढुङ्गा माटो आदि बोक्दा एउटा ठुलो ठाउँ चाहिने हुँदा त्यसको सट्टामा ट्य्राक्टर जस्ता साना गाडीले र गाउँका गाउँका कुवा कुइनेटो आदि जस्ता सान्साना सान्साना स्थानहरूतिर सजिलै जाने हुनाले र र चाहेको ठाउँमै र त्यो ती आफूले ल्याएका माटो बालुवा ढुङ्गा आदि इत्यादि जे सर सामानहरू छन् त्यो पनि सजिलै र घर कुइनेटो जस्ता ससाना बाटोहरूमा पनि सजिलै उपलब्ध गराउन सजिलो हुन्छ र यो अन्य ठुलो गाडीहरू भन्दा गाडी घोडाहरू भन्दा यो फरक किसिमको हुन्छ